जलपाइगुडी जिल्लामा मुख्य मनोरञ्जन गर्ने गतिविधि चाहिँ अब हाम्रो घरको अगाडि एउटा सानो बडे भानु मैदान छ र भानु मैदानमा चाहिँ भानुभक्त आचार्यको मूर्ति छ त्यही कारणले गर्दाखेरि चाहिँ भानु मैदान भनेर भनेको र त्यहाँ चाहिँ कहिले कहिले खेलहरू हुन्छ फुटबलहरू हुन्छ क्रिकेटहरू हुन्छ र भानु मैदानमा चाहिँ अनि भानु पार्कमा चाहिँ कहिले कहिले भानुभक्त आचार्यको प्रोग्रामहरू र अन्य प्रोग्रामहरू पनि हुन्छ त्यसलाई नै हामी हेरेर मनोरञ्जन गर्छौँ